मेरो नजिकैको कलेज प्रख्यात कलेजहरूमा आउँछ एउटा दार्जिलिङ महाविद्यालय दार्जिलिङ सरकारी महाविद्यालय घुम डिग्री जोर घुम जोरबङ्ग्लो डिग्री कलेज आउँछ नर्थ पोइन्ट आउँछ अनि अरू भन्दाखेरि खरसाङ आउँछ सिलगढी आउँछ सिलीगढी कलेज आउँछ बागडुग्रा कलेज आउँछ अनि यही अरूहरू पनि कलेजहरू छन् तर यी चाहिँ यिनीहरू चाहिँ एकदम प्रख्यात मात्रामा अघि बढेका कलेजहरू हुन् प्रख्यात भन्दा पनि प्रख्यात कलेजहरू हुन्